हेलो जय वस्त्रालय

हजुर हजुर सर त कस्तो खालको प्रिफरेन्स होला हजुर कतिजनाको लागि होला मेल फिमेलहरू ए हजुर दुईवटा ड्रेस लिनु छ हजुर हजुर सबैमा विमेन मेन सेक्स ए हुन्छ सर त म हजुरलाई चाहिँ यो सोध्नु चाहन्छु कि तपाईँलाई कुन चाहिँ एउटा इभेन्टको लागि चाहिँ चाहिएको हो म्यारिजको लागि चाहिएको सङ्गीतहरूको लागि चाहिएको हो कि त्यो प्रिफरेन्स अलिक क्लियर गरिदिनु भयो भने चाहिँ अलिकति क्लियर हुन्छ मलाई पनि ए वेडिङ डेको लागि हो सो सर तपाईँले एथ्निक वेयर लगाउन चाहनुहुन्छ कि तपाईँ फोर्मलतिर जानुहुन्छ कि के चाहिँ सोच्नुभएको छ हजुर सर सर म चाहिँ प्रिफर गर्छु अब वेडिङ टाइम हो होइन वेडिङको लागि चाहिँ म चाहिँ अब एथ्निकतिर नै जानु अब सेरवानीहरू ट्राई गर्नुहोस् सो म चाहिँ भन्छु कि एकखेप स्टोरमा आउनुभयो भने चाहिँ हजुरलाई नै कहिलेकाहीँ चाहिँ अब आफूले जस्तो खाज्नुभएको हुन्छ त्यो चाहिँ अब आँखाले हेरेजस्तो चाहिँ हुँदैन अब फोन सो म सजेस्ट गर्छु तपाईँ स्टोरमै एकखेप आइदिनु होस् होला सर अहिले अहिले यो सिजनमा हेर्दाखेरि चाहिँ अहिले यो टाइममा चाहिँ अब बेसिकली सबैजना कन्ट्रेस्टतिर जाँदैछ होइन जस्तो अब तपाईँले अब तपाईँको कलर पेसेन्समाथि हुन्छ पिस्ता कलर छ बेबी पिङ्क कलरहरू हुन्छ ब्लु कलरहरू हुन्छ अब ब्ल्याक र व्हाइट त अब नर्मली जान्छै जान्छ तर आउट अफ् द बक्स अगर खोज्नुभयो भने कलर प्रिफरेन्स पनि राम्रो राम्रो छ अनि म्यामको लागि पनि भन्नुहुँदैथ्यो होइन अनि त त्यसो भए हाम्रोमा डिजाइनिङ लेहेङ्गासहरू छ साडीहरू छ कुनै त्यस्तो कन् हजुर हजुर हजुर हजुर सर एकदम तपाईँहरूलाई तपाईँलाई एकदमै टेन्सन लिनुपर्दैन हाम्रो यहाँ चाहिँ लाइट वेटमा साडी लेहेङ्गा जति पनि जे पनि छ सबै आफ्नै प्रिफरेन्समै पाउनुहुन्छ हामीले सबैजना अब बडी साइज लिएर नै हामीले सोचेर नै हामीले यो चिज गरेको हो हाम्रो बेसिकली स्टोर खुल्ला हुन्छ तपाईँको मन्डे टु स्याटरडे नौ बजीदेखिको रातिको आठ बजीसम्म छ हजुर हजुर सोमबारदेखि शनिबारसम्म बिहानको नौ बजीदेखिको साँझको आठ बजीसम्म हजुर हजुर सर अहिले डिस्काउन्टमा तपाईँको स्टोरमा चाहिँ दस पर्सेन्टको डिस्काउन्ट दिँदैछौँ हामी दस पर्सेन्टको छुट दिँदैछौँ तर हजुर दस मात्रै तर अगर तपाईँको बिल तिस हजारभन्दा माथि भयो भने हामी एक्स्ट्रा पाँच पर्सेन्ट फेरि म छुट दि दिनेछु हुन्छ सर हुन्छ आउनुहोस् न हुन्छ थ्याङ्क्यु सर